अरू त राम्रै रहेछ यस फोनमा तर बेला बेला यो स्पेस अलिक धेरै यसले ओगटेपछि चाहिँ यो अलिक धेरै ह्याङ् हुने अनि छिटो तात्तिने हुँदोरहेछ र यो चार्ज पनि चार्ज पनि हुँदोरैछ हुन त क्विक चार्ज हुँदोरहेछ तर चार्जर अलिक धेरै तातिँदोरहेछ यसमा